अहिलेको जस्तो शिक्षामा धेरै सुबिस्ता छ सुविधा छ नानीहरूलाई अब हाम्रो पालिमा चाहिँ साह्रो थियो हामी जस्तो तल बमबस्तीको फेदीबाट आएर स्कुल पढ्नु पर्थ्यो खाजा चियाखाजा पनिको नाममा के हुँदैन थियो बिहान आयो खाना खायो फर्क्यो गयो हो त्यस्तै त्यस्तै पाराले दु ख गरेर मैले गणेश जुनियर हाई स्कुलबाट क्लास एटसम्म पढेँ त्यसबाट त्यसपछि नाइन र टेन मैले कुम्दिनी होम्सबाट माध्यमिक गरेँ त्यहीँ इलेभेन पढ्दा पढ्दै मैले सर्भिस नोकरी चाकरी चाकरी पाएँ सिक्किम सरकारमा पहिला मैले एजुकेसन डिपार्टमा काम गरेँ त्यसको बादमा एक वर्षबादमा फेरि एनिमल हस्बेनडरीमा त्यसकोबादमा फेरि म शिलङमा गएर दुई वर्ष ट्रेनिङ गरेर यो मैले ऊर्जा पा सिक्किम सरकारको गभर्नमेन्ट अफ सिक्किमको पावर डिपार्टमा काम गरेर आ आएको आएर अहिले अवकास प्राप्त गरेर घरमा बसिरहेको छु